मलाई चाहिँ नि खानामा चाहिँ सबभन्दा मन पर्ने कुरो चाहिँ रोटी नै हो सजिलो लाग्छ मन पनि पर्छ हो किनभने रोटी खायो भने चाहिँ रोटीमा चाहिँ अलिकति रोटी खाँदा फेरि चाहिँ के त्यो भुस हुन्छ नि त्यसलाई नफा नफ्याँकीकन चाहिँ अझ नचालीकन खायो भने अझ अझ बेस्ट हुन्छ है किनभने त्यो रोटीमा चाहिँ हामीले त्यो भुससँगै खायौँ भने चाहिँ हामीले त्यो फाइबर पाउँछौँ है त्यो फाइबर फाइबरले हामीलाई धेरै फाइदाजनक हाम्रो स्वास्थ्यलाई त्यसले फाइदाजनक काम गर्छ र अर्को कुरो चाहिँ के हो भन्दा फेरि चाहिँ रोटी चाहिँ अब कतिजनालाई चाहिँ रोटी खाँदा फेरि चाहिँ फेरि मुख मात्रै अघाउँछ भुँडी अघाउँदैन कतिलाई फेरि रोटी खाने आदत हुँदैन है है तर मलाई पनि पहिला त्यस्तै त्यस्तै थियो रोटी खानु मलाई पनि त्यति मन पर्दैन थियो बिस्तारै बिस्तारै मेरो एकजना साथी थियो परदेशमा र त्यो साथीसँग बस्दा ओर्दा है उसले चाहिँ रोटी पकाउने र रोटी पनि उसले थुप्रो किसिमको रोटीहरू पकाउँथ्यो घरी लाछा रोटी हरे घरी के अरे त्यो ऊ यो क्या आलु रोटी है थुप्रो त्यो रोटीको अब त्यो आइटम्सहरू थुप्रो हुँदो रहेछ र त्यो गर्दा फेरि चाहिँ मलाई रोटीमा चाहिँ अलिक मेरो पनि रुचि बढ्यो है र त्यसले गर्दा फेरि चाहिँ रोटी चाहिँ फेरि यस्तो लाग्यो है रोटी जुन खाएर हामी हामी सुत्दाखेरि चाहिँ के हुन्छ भने अब पेट पनि अलिकति हल्का हुन्छ है त्यो अलिकति स्वास्थ्यदायक पनि हुन्छ जस्तो पनि मलाई लाग्यो हुन्छ जस्तो होइन हुन्छ नै है तर रोटी खाँदा फेरि चाहिँ हामीले चाहिँ अब एउटा जति सक्दो हामीले अब खानु चाहिँ रोटी चै खासमा एउटै खानु पर्ने हो किनभने एउटै खाएर चाहिँ त्यसलाई चाहिँ बत्तिसपल्ट चाहिँ चबाउनु पर्ने हो मजाले चबाएर चाहिँ त्यसलाई मिहिन पारेर हामीले निल्यौँ भने त्यो चाहिँ अझ पौस्टिक हुन्छ है शरीरको लागि र त्यसले त्यो पनि हो फेरि अर्को कुरो को हो भन्दा फेरि रोटीलाई चाहिँ नि रोटी चाहिँ फेरि अहिले हिजोआज चाहिँ म धेरैले मन पराएको देख्छु किनभने अहिलेको जमानामा बेसी मोटापाले प्रायः प्रायः मानिसहरू मोटापाकै बिरा बिरामीले ग्रस्त भएका हामी देख्छौँ बजारतिर गाउँ ठाउँमा हेर्दा फेरि है सबैजना वजन घटाउनको लागि नै एकदम प्रयास गरिरहेका हुन्छन् एकदम प्रयास गरिरहेका हुन्छन् कोही जगिङमा जाँदै गरेको हुन्छन् कोही एक्स जगिङमा कोही योगा गर्दै गरेका हुन्छन् र रोटी चाहिँ अब त्यस्तो मतलब फ्याट अलिकति क शरीरलाई फ्याट पनि अलिकति कम्ती हुन्छ रोटी खानाले भनेर पनि मानिस जस्तो प्रायः जस्तो म कतिवटा ट्रेनिङहरूतिर कतिवटा कार्यक्रमतिर जाँदा फेरि प्रायःले रोटी नै भन्छन् क्या अहिले र रोटी पनि अब धेरै किसिमको छ पुरी भयो प्रायःले चै अहिले प्रायः मान्छेले चाहिँ अब अहिले पुरी भन्दा पनि सुक्खा रोटी नै रुचाउँछन् किनभने त्यसले ग्यास हुँदैन हो शरीरलाई एकदम फाइदा गर्छ भनेर चाहिँ सबैले रोटी नै रुचाउँछन् है त्यो पनि हो फेरि मलाई अर्को कुरा के लाग्छ भने रोटी खाएर सुत्दा फेरि चहिँ मलाई एकदम क्या पेटै एकदम सन्चो भए जस्तो लाग्छ र निद्रा पनि एकदमै मिठो निद्रा पनि लाग्छ र बिहान पनि छिटो अब भोक लाग्छ रोटी बेलुका खाएर सुतेको छौँ बिहान जुन चाहिँ बिहानको खाना जुन चाहिँ ब्रेक फास्ट जुन चाहिँ ब्रेक फास्ट खाँदा फेरि मलाई छिटो भोक लागिहाल्छ र प्रायः जस्तो फौजीहरूले कुरा गर्छन् नि फौजमा एक टाइम चाहिँ रोटी नै खाने गर्छन् अरे र त्यसैले होला है उहाँहरूको शरीर पनि एकदम गठिलो मजबुत हामीले देख्छौँ र उहाँहरू सायद अब कसरत पनि गर्नु हुन्छ फौजीहरूले है र त्यसले गर्दा फेरि ऊ यो हुन्छ र अब रोटीमा पनि अब धेरै प्रकारको छ अहिले है र त्यसले गर्दा फेरि मलाई चाहिँ अब जे नै भने पनि अब मलाई चाहिँ मन पर्नु चाहिँ अब रोटी नै मन पर्छ के भन्नु र है